ल खेतीकिसानमा चाहिँ अब के गर्नु धान रोप्ने सिजनमा जुन जुलाईको बेलामा खेतीकिसानमा धान रोप्ने बेलामा पानी आउँदैन खडेरी पर्छ बारी अब खेत रुखो हुन्छ बाँझो खेतहरू हुन्छ काहीँबाट पानी आउँदैन सरकारबाट सहयोग पनि हुँदैन काहीँबाट पानीको नालासाला केही पनि हुँदैन सिमसारबाट पानी पनि आउँदैन त्यति बेला यति बेला चाहिँ खडेरीको सिजनमा खेतीकिसानहरूलाई बहुत नराम्रो अप्ठ्यारो पर्छ के गर्नु अब यस्तै हो खेतीकिसानको बारेमा चाहिँ भन्ने